के हेरे खाजाको विषयमा कुरा गर्नुपर्दाखेरि चाहिँ नि मलाई परठा साह्रै नै मन पर्छ है सबै परठा नै मन पर्छ परठा आलुको परठा मन पर्छ आलुको परठामा चाहिँ नि विशेष चाहिँ आलु चाहिँ हाम्रो भुटानको आलु र यहाँको हाम्रो यताकै बस्तीको आलु त्यसमा चाहिँ नि आलुको परठा एक् दमै दामी हुन्छ फस् फस् हुन्छ आलु हो उसिनेर फ्यात्त बनाउनु पनि हुँदैन ठिकै पाकेको आलु हुनुपर्छ अनि त्यसलाई छिलेर चाहिँ अन्त त्यसलाई प्याज हालेर हरियो खोर्सानी हालेर अलिकति चाट मसला छ भने छ छैन भने पनि अलिकति निम्बु निचोरेर त्यसलाई एकदमै मज्जाले मुसेर चाहिँ नि नरम बनाएर फस् फस् हुन्छ त्यो मुसेर चाहिँ एकदम सेलाउनु पर्छ चिसो हुन्छ चिसो हुनुपर्छ है त्यो तातोतातोमा चाहिँ बाहिर निक्लिन्छ परठाबाट चाहिँ भित्र हालेको आलु चाहिँ बाहिर निक्लिन्छ बेल्दाखेरि हो र तेल् त्यो के हेरे आलुलाई चाहिँ चिसो हुनुपर्छ त्यसलाई मुसेर चाहिँ एकदम चिसो बनाएर राख्नुपर्छ र के हेरे आँटा मुस्दाखेरि पनि त्यसमा अलिकति हल्का कम्ती खाने सोडा र अलिकति ज्वानो र त्यसमा चाहिँ अलिकति तेल रिफाइन तेल अलिकति हालेर छैन भने पनि घिउ अलिकति हालेर मुसेर चाहिँ त्यसलाई चाहिँ त्यही हो पन्ध्र बिस मिनट एकदम छोपेर राखेर त्यसको बादमा चाहिँ अन्त त्यो आलुभित्र हालेर मज्जाले चिसो भएको आलु हालेर चाहिँ अब घिउ खाने छ भने त घिउमै पोल्दाखेरि पनि भयो नभा रिफाइन तेलमा पोल्दाखेरि पनि भयो होइन र यो के रे आलुको परठा पनि मी मिठ्ठो लाग्छ मलाई पुरा मिठो लाग्छ अनि के रे परठाहरूमा सादा परेठा पनि है सादा परठामा नि मिठो लाग्छ अनि अन्डा हालेर परठा बनाँउदा पनि मिठो हुन्छ एकदमै दामी हुन्छ मुसाई चाहिँ त्यो त्यसरी नै मुस्नुपर्छ अनि त्यसरी नै मुसेर चाहिँ आँटा राखेर चाहिँ त्यसलाई तिनकुने बनाएर चाहिँ तेल लगाउँदै बेलेर तिनकुने बनाएर बेल्नुपर्छ अनि चाहिँ मज्जाले अन्डा फिटेर त्यसमा नुन हालेर अलिकति धुलो खोर्सानी हालेर मज्जाले अन्डा फिट्नुपर्छ अनि जब तावामा बेलेर तिनकुने बनाएर बेलेर हा हालेपछि चाहिँ हल्का सेकिन्छ अर्कोपट्टि पनि हल्का सेकेपछि चाहिँ त्यसलाई बिचबाटको चाहिँ टक्कै त्यो परठाको पत्र टक्कै निक्लेपछि चाहिँ अन्त त्यहाँ बिचमा चाहिँ अनि त्यो अन्डा फिटेको चाहिँ हाल्नुपर्छ हालेर चाहिँ कम्ती आगोमा चाहिँ मज्जाले पकाउनुपर्छ आमामामा दामी हुन्छ नि औ यो त्यस्को अन्डाको परठा पनि पुरा मनपर्छ आलुको परेठा पनि त्यसरी नै हो परठ परठा बनाउने तरिका चाहिँ दाम्मी हुन्छ अनि यस्तै थुप्रै थुप्रै नै अब परठाकोहरू पनि छ तर आज चाहिँ मैले तपाईँहरूलाई यो आलु र अन्डाको परठाको विषयमा भनेको छु